हामीलाई कुन कुराले खुसी बनाउँछ भनेदेखि अब घर परिवारमा सबै जाना स्वस्थ छ भनेदेखि अनि आफ्नो बुढा स्वस्थ छ भनेदेखि नानीको पढाई राम्रो छ भने स्वास्थ्य राम्रो छ भने हमेसा खुसी छ भने हामीलाई खुसी बनाउँछ अनि घर पर परिवारमा हमेसा खुसीको माहौल भयो भने अनि नानीको रिजल्ट राम्रो भयो भने राम्रो राम्रो खुसी लाग्छ नानीले अब फाइनल एक्जाममा एकदम राम्रो गरेछ भने झन् खुसी लाग्छ अन्त अनि फेरि आफ्नो घर परिवारमा कसैको राम्रो गभर्नमेन्ट नोकरी लागेछ भने झन खुसी लाग्छ अनि घरमा सबैजाना एकदम हाँसी खुसी स्वस्थ भर बस्नु पायौँ भने धेरै नै खुसी लाग्छ अन्त सबै नै राम्रोसँगले बस्नु पाउँ हमेसा